हेलो म सुरक्षा हजुर हजुर त्यही जुस फ्याक्ट्रीतिर ओरेन्ज भिल्लाहरू रहेछ नि ओरेन्ज गार्डन रहेछ ओरेन्ज भिल्ला जुस फ्याक्ट्री त्यो सबको सिमानातिर अचारहरू पनि पाउँछ भनेको सुनेको थिएँ त त्यहाँ नेटमै अचार फ्याक्ट्री रहेछ नि नेचरल ब्युटी पनि अन्त अब त्यहाँको के रहेछ विकास ए कोनि अब त्यो एग्रिकल्चरल बेल्ट रहेछ होइन अन्त कतिजना अब सेल्फ डिपेन्डेन्ट फ्लोरिकल्चरहरू पनि छ भनेको सुनेको थिएँ जुस फ्याक्ट्रीहरू छ त्योहरू हेर्न मनलागेको थियो स्विमिङ पुलहरू कहाँनिर त्यहाँ नेचरल उयो त्यो स्प्रिङ वाटरको स्विमिङ पुल छ अरे नि ब्लिचिङसिचिङ नहाल्ने त्यो पनि जाउँ भनेर सोचेको थिएँ थुप्रो छ अरे त त्यहाँ त स्विमिङ पुल भनेको दुई तिनवटा छ भनेको सुनेको थिएँ नि त्यहाँ गएर आउनेले भन्दै थियो अन्त यति बेला चाहिँ यसो धानको खेत धान खेतीले गर्दा हरियाली राम्रो देख्छ भन्दै थियो नि त दुई दिनभन्दा बेसी बस्न सक्दिनँ मलाई साह्रै महँगो चाहिँ होइन सुविधा चाहिँ होस् साफसफाइ होस् स्विमिङ पुल चाहिँ अब स्विमिङ पुल भएकोमै बस्नु भने चाहिँ मलाई अब स्विमिङ पुलै मनपर्छ अन्त त्यहाँ चाहिँ त्यो त्यो ब्लिचिङहरू हालेकोले अलिक कपालहरू बिगार्दो रहेछ के अन्त जहाँ सफा छ रनिङ वाटर हुन्छ नि बेलुका फ्याँकेर बिहान सब भर्ने त्यस्तो सफा गर्ने खालको दुईवटा चाहिँ त्यस्तो छ एउटा चाहिँ पानी त्यो साफसफाइ गर्ने मान्छे पनि राखेको छ भनेको सुनेको थिएँ त कहाँ चाहिँ अब राम्रो छ तपाईँले अब यसो हेरिदिनु होस् न ब्लिचिङहरू युज गरेकोमा चाहिँ नहोस् न ल साथी र म आउँछु होला हौ अँ अँ कति जस्तो पर्छ हो खाना भेज खाना हजुर हेरौँ न त्यति बेलै त्यहाँ गाडी मिल्छ होला नि त त्यहाँ आएर मिलाउँदा कि प्याकेज अहिले नै फिक्स गर्नुपर्छ

अहिले म साथीसँग सल्लाह गरेर भन्दा हुन्छ हुन्छ म त हजुर हुन्छ हुन्छ भेज खाना होस् मेन चाहिँ त्यो इम्पोर्टेन्ट हो खाना भेज होस् अँ त्यहाँकै लोकल खानाहरू